र मैले चाहिँ पहिलोपल्ट चाहिँ केही कुरा पकाउँनु सिक्दाखेरि चाहिँ मैले चाहिँ मेरो अनुभव चाहिँ के छ भन्दा चाहिँ डरलाग्दो छ अनुभव चाहिँ किनभने चाहिँ मैले पहिलोचोटि चाहिँ त्यो पहिला चाहिँ अब हामीलाई घरबाट सिकाएको थिएन र मैले त्यहाँ दालहरू दाल पहिला मैले बनाउनु सिकेँ मुसुरी दाल होइन जो चाहिँ कुकरमा हालेर पकाउँछ र त्यसमा चाहिँ के के इन्ग्रिडियन्सहरू के के सामग्रीहरू चाहिन्छ त्यो चाहिँ मलाई पहिला चाहिँ थाहा थिएन र मैले चाहिँ त्यो चाहिँ आफ्नो मित्रलाई हामी रुममा बस्थ्यौँ त्यति बेला हामी रेन्टमा बस्थ्यौँ र त्यति बेला चाहिँ हामीले त्यहाँ त्यहाँ मैले सिकाइमागेँ आफ्नो मित्रलाई सोधेर र अहिले चाहिँ अब केही कुरा मैले सपोज बनाउनु चाहेँ भने नयाँ कु कुनै नयाँ डिसहरू मैले बनाउनु मलाई ट्राई गर्नु मन पर्यो भने म पहिला चाहिँ अहिले त अब सबैजनालाई सजिलो नै हुन्छ युट्युबहरू हामीले प्रशस्त मात्रामा त्यहाँ कुकिङ स्किल्सहरू देख्न सक्छौँ त्यहाँ के के कसरी पकाउनु त्यो चाहिँ हामीले देख्न सक्छौँ र अहिले चाहिँ म केही नयाँ कुराहरू पकाउनु जान्छु भने चाहिँ चाहेँ भने चाहिँ मैले म चाहिँ पहिला युट्युब खोलेर त्यहाँ कोसरी बनाउनु पर्ने र त्यहाँ के के सामग्रीहरू चाहिन्छ त्यो चाहिँ मैले त्यो चाहिँ म उ यो गर्छु र कोही बेला चाहिँ हामी त्यो नेटको प्रशस्तमा हुँदैन नेटकै बेला एभाइलेबल हुँदैन र त्यति बेला चाहिँ म आफ्नो मित्र कि होइन भने आफ्नो आमालाई सोधेर चाहिँ म त्यो डिसहरू तयार गर्न सक्छु